मलाई चाहिँ यहाँ गुवाहटी जाने इच्छा छ कामाख्या मन्दिर त्यहाँ चाहिँ यहाँबाट हाम्रो यहाँ गाउँबाट धेरैजना जानुभएको छ उहाँहरूले भन्नुभएको बहुत राम्रो छ रे घुम्नु पनि गुवाहटी त अब यसै पनि राम्रै नै हो तर मन्दिर चाहिँ धेरै नै राम्रो छ सबै थोक अब मन्दिरममा चाहिँ त्यहाँ सोचेकोहरू पुरा हुन्छ रे त्यही कारण चाहिँ मलाई मन्दिर त्यहाँ गुवाहटीको मन्दिर कामख्या चाहिँ जाने इच्छा छ